स्वच्छ भारत अभियान भन्दा पहिला महाते माग्नेले सुरु गरेको थियो त्यहाँदेखि अलिक अहिलेतिर चाहिँ मोदीले गऱ्यो होइन अब स्वच्छ भारत अभियान भनेपछि हामीले मैलाधैला गर्नुहुँदैन यता उता मैला पऱ्यो भने टिप्नुपर्छ मैला फ्याक्दैछ भने पनि होइन है यस्तो सफा गर्नुपर्छ आफ्नो गाउँ समाजहरू लाई भन्नुपर्छ होइन अब त्यस्तै अहिले अहिले सबैले वरिपरि हाम्रो त सफै छ होइन म पनि को कोही बेला यसो झाडू साडू गरेर बाहिरतिर बढारदिइहाल्छु होइन बढारदिइहाल्छु त्यहाँदेखि टक्कै सफा सफा गर्छु अरूले भनेपछि चाहिँ ए नगर है यहाँ आएर सघा न भन्छु होइन अहिले त म स्वच्छ भारत अभियानबाट त्यति नै थाहा छ होइन त्यस्तो बेसी पनि थाहा भएन